ग्राणीण क्षेत्र अनि सहर क्षेत्रमा चाहिँ खेलकुदहरू चाहिँ एउटै हुन्छ तर भिन्नता चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले गाउँमा चाहिँ बस्ने अरेन्जमेन्टहरू राम्रो हुँदैन अनि खेलेर पाउने पुरस्कारहरू पनि एकदम कम्ती हुन्छ सहरखेरि अनि ग्रामीणमा चाहिँ बेसी मान्छेहरू पनि हेर्नको निम्ति आउँदैन अनि अनि राम्रो ग्रामीणमा चाहिँ अब राम्रो खेलेर पुरस्कार पाउने बजेटहरू पनि राम्रो हुँदैन अनि सहरमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि सहरमा चाहिँ मान्छेहरू पनि हेर्नु आउँछ अनि बस्ने अरेन्जमेन्टहरू पनि राम्रो गरिदिनुभएको हुन्छ अनि त्यो खेलेर पाउने पुरस्कार पनि अलिक राम्रो हुन्छ अनि खेलेर पाउने बजेटहरू पनि राम्रो हुन्छ त्यति नै हो सहर र ग्रामीणको भिन्नता खेलकुदमा चाहिँ